म सरकारी काममा स्वास्थ्य विभागमा लागेर चाहिँ चौतिस वर्ष समय बिताएर अवकाश प्राप्त गरेँ तर यस अवधिभित्रमा मैले प्राप्त गरेका अनुभवहरू यस प्रकार छन् ती मानिसहरू कति रोगी छन् कति पीडित छन् कति मूर्ख छ कति ज्ञानी छ र कस्ता कस्ता बिमारहरूले पीडित छन् अन्त त्यसले गर्दाखेरि यसले गर्दाखेरी चाहिँ यो सबै कुराको अनुभव बिमारीहरूको अनुभव र यस्तो अनुभवहरू चाहिँ मैले प्राप्त गरेको छु यति मात्रै हो धन्यवाद